ए सुदर्शन भाइ बोलेको ओलाबाट ए म त्यो अघि सिलगढीबाट आएको थिएँ नि दार्जिलिङसम्म रामागुढी हजुर मेरो पर्स छोडिपठाएछ नि गाडीमा हेरिदिनुहोस् न हजुर मैले तपाईँको नम्बर यो उयेसबाट एपबाट ओला एपबाट निकालेको

प्लिज हेरिदिनुहोस् न सक्नुहुन्छ अर्जेन्ट छ नि त्यसमा मेरो डेबिट कार्ड पेन कार्ड आधार कार्डहरू सबै छ हजुर प्लिज त्यो हेरिदिनुहोस् न हुन्छ एकछिन रहेछ दा ए ल्याइ ल्याइदिनुहुन्छ दार्जिलिङ ए यहीँ हुनुहुन्छ तपाईँ हजुर कहाँ भेट्नु तपाईँलाई ए चौरास्तामा हुन्छ कतिबेला भोलि बाह्र बजी हुन्छ हुन्छ हजुर मेरो ओटिपी ए बुक गर्दा कार बुक गर्दा ओटिपी भन्ने हुन्छ सेभेन थ्री एट फोर जिरो टु वान हजुर यति नै आएको छ ओटिपी चाहिँ हजुर

हुन्छ हुन्छ म भोलि आउँछु नि बाह्र बजी है हुन्छ हुन्छ थ्याङ्क यू सो मच हुन्छ